समाचारमा देखाएका कुराहरू यथार्थमा सत्य भएको हुँदैन समाचारमा देखाएका ती घटित भए ठाउँमा जाँदाखेरि यथार्थ अर्कै भएको पा पाइने गरिन्छ धेरैजसो यस्तै भइरहेको छ मैले समाचार माध्यमद्वारा धेरै झुटो खबर पाइरहेको पाइरहेको थिएँ पाइरहेको छु किनभने समाचारअनुसार स्थित घटनास्थलमा जाँदाखेरि यथार्थ अर्कै भएको प्रमा प्रमाण पनि धेरैचोटि पाइसकेको छु तसर्थ झुटो खबर धेरै पाइसकेको छु मैले समाचार माध्यमबाट यसले समाजलाई ठुलो क्षति पुर्याउने गर्दछ यसले समाजलाई यही झुटो खबरले यही सञ्चारको झुटो खबरले समाजलाई धेरै असर पारिरहेको छन्